भारतीय शिक्षा प्रणालीको कुरा भन्नुपर्दा है भारतीय शिक्षा प्रणालीको है अब कोही के छ भने यसको पोजेटिभ पक्ष नि छ यसको नेगेटिभ कतिपय ठाउँमा एकदम भारतीय शिक्षा प्रणाली एकदम पुरो पुरानो एउटा शिक्षा प्रणाली भयो त्यसमा अझै प्रेक्टिकल हुनुपर्छ भन्ने कुरा नि छ र अहिले नयाँ एजुकेसन पोलिसीहरूले यसलाई यसमा काम पनि गरिरहेको छ है र भारतीय शिक्षा प्रणाली एकदम राम्रो तरिकाले पनि छ राम्रो यसमा पनि छ तर बेसी एकदम थ्योरिटिकल मात्रै भयो यसलाई प्रेक्टिकल गर्नुपर्छ भन्ने बेसी विचारहरू पनि देख्दैछौँ र यसै सिलसिलामा म जुन क्षेत्रमा छु दार्जिलिङ दार्जिलिङको पनि शिक्षा प्रणाली एकदम राम्रो छ यहाँ पढाइहरू एकदम राम्रो छ तर पनि हामी एकदम किताबी ज्ञा शिक्षा मात्रै पाइरहकोे जस्तो लाग्छ हामी कार्यरतमा त्यस्तो उत्रिएको छैनौँ किनभने हामीलाई खालि थ्योरी पढायो पढ्यो एक्जाम दियो त्यति मात्रैमा सीमित छ कि अझै यसलाई प्रेक्टिकल गरेर हामीले अझै यो स्कुलको जुन पाठ्यक्रममा अझै नयाँ कुराहरू थप्नुपर्ने हो कि त्यस्तो लाग्छ र शिक्षा प्रणालीले चाहिँ कि जिउनु पनि सिकाओस् र आफ्नै है एउटा काम पाउनुको लागि मात्रै चाहिँ शिक्षा नहोस् आफै शिक्षा भनेको चाहिँ जीवन धान्नको लागि होस् पैसा कमाउन शिक्षा भनेको चाहिँ एउटा मागिखाने भाँडो चाहिँ नहोस् जस्तो लाग्छ र जीवन धान्नको निम्ति हुनुपर्छ शिक्षा त्यही भएर शिक्षा प्रणालीमा कता कता परिवर्तन आउनु चाहिँ अझै आवश्यक लाग्छ मलाई